हाम्रो कालेबुङ जिल्लाको मान्छेहरू चाहिँ थुप्रो खाले काम गर्छ कसैले ड्राइभर गर्छ ड्राइभर गर गर्नेहरूले दिनभरि यता उता ट्याक्सी पेसेन्जरहरू बोकेर दुःख बिमारीहरू ल्याउने लाने कसैलाई सौदापात गर्ने कामहरू गर्छ कति टिचरहरू छ टिचरहरू चाहिँ कति पर्मनेन्ट टिचर छ कति प्राइभेट स्कुलमा पढाउँछ र टिचरहरू पनि धेरै स्कुलमा काम गर्छ कति सरकारी काम गर्छ र कतिजना मानिसहरू चाहिँ पढेको नानीहरू चाहिँ फाल्तु काम नपाएर कतिजना बाहिर गएको छ कतिजना आर्मीतिर गएको छ कतिजना चाहिँ खेतीबालीको काम गर्छ र कतिजना फुलको खेतीहरू गर्छ र कतिजनाले चाहिँ होमस्टेहरू खोलेर बसेको छ र यो सब कामले चाहिँ हामीलाई यहाँको मान्छेलाई चाहिँ धेरै योगदान दिएको छ र उनीहरूले काम गर्छ र र यिनीहरूले धेरै योगदान पाएको छ